हेलो दाजु मैले अस्ति तपाईँकोबाट कुर्ती लगेको थिएँ नि त्यो त्यो कुर्ती राम्रो रहेछौ लुगाहरूले पनि अब यस्तो हेर्दा चाहिँ बाक्लो देखेर चाहिँ मैले किने कि अब शीतलै हुन्छ होला गरम् महिनामा त्यो पसिना सुक्ने खालको लुगाजस्तो लागेर लगेको थिएँ नि त मैले मोटो मोटै छ छनु त हो तर अब जिउहरू नपोल्ने खालको हो बडीमा मज्जाले बस्ने खालको शीतल हुने खालको लुगा रहेछौ मलाई त पुरा राम्रो लाग्यो यस्तै यस्तै खालको अरू लुगाहरू पनि ल्याउनुस् न यस्तै लुगामा हो अरू अरू डिजाइन भएकोहरू हुन्छ नि लुगा चाहिँ यस्तै खाल्के छानेर ल्याउनुस् न किनभने अबो हाम्रो एजकोहरूले चाहिँ कुर्तीहरू लगायो भने चाहिँ यस्तै लगाउँछ किनभने चिप्लोले चाहिँ गरममा अब पसिनामा च्याप च्याप हुन्छ हो अन्त तेल्ले गर्दाखेरि चैँ आबो एस्तो सुतीको खालको लगायो भने चैँ हामीलाई त्यस्तो हुँदैन नि त गरम पनि हुँदैन लगाउनु पनि सजिलो त्यो भएर ल दाजु म अरू साथीहरूलाई पनि लिएर आउँछु नि तपाईँको दोकानमा